मलाई खेतीपाती मनपर्ने पक्ष चाहिँ जब हामी खाली खुट्टा बारीमा पस्छौँ जब हाम्रो खुट्टाले त्यो माटोमा चुम्छ त्यो फिलिङ चाहिँ त्यो पार्ट चाहिँ मलाई साह्रै मनपर्छ अनि खेतीपातीमा लाग्दा मलाई यो कुरा साह्रै खुसी बनाउँछ कि हामी प्रकृतिसँग अझै एक कदम नजिक पुग्दैछौँ चारैतिर ग्रिनरी चारैतिर हरियो सागसब्जी देख्दा मलाई धेरै पोजेटिभ फिल हुन्छ र यो कुराले म मलाई बेसी खुसी दिन्छ कि आफूले फलेको त्यो अर्ग्यानिक सागसब्जीले अरूको स्वास्थ्य राम्रो बनाउँछ हेल्दी बनाउँछ